ओ महेश सुन्दैछस् तैँले ए सुन् न के अरे बानारसमा नि नेपाली रेस्टुरेन्ट खोलेको रहेछ दामी रहेछ बुझिस् थालीहरू दिँदोरहेछ हो जान्छस् हिँड् न अनि त रिजनेबल प्राइस पनि रहेछ हो मैले भर्खरै नेटमा हेरेको अनि त तोम्बाहरू सबै छ बुझिस् अँ तेरो त्यो थालीहरूमा चाहिँ तेरो फेरि सुङ्गुरको मासुहरू सबै छ है तँ त खाँदैनस् तेरो लागिन् चाहिँ चिकेनहरू होला हो सुन्दैछस् अँ तैँले चिकनहरू खा हो त्यहाँ सुङ्गुर भैँसी सबै पाउँदो रहेछ ए त्यही त तँ खसी खान्छस् भने पनि त्यो सबै पाउँछ हो अनि दामी छ स्विमिङ पुल पनि रहेछ हो राम्रो रहेछ सुन् त भाइ अनि त एउटा कुरो चाहिँ के भन्दा पैसा चाहिँ बोक् नि

अँ प त्यही तिन चार हजार बोकिराख् हातमा निशुल्क चाहिँ छैन त्यहाँ बुझिस् अँ म त आउँछु गाडी लिएर घरमै भर्नु तँलाई तँ रेडी भएर बसिराख् अनि सुन् त के त्यो तेरो कोही साथीहरू छ भने लिएर हिँड् कि छैन

छैन साथीहरू अँ त्यो साथीलाई पनि भनिराख् पैसाहरू बोक्नु ल ल पैसा बोक्नु भन् साथीलाई पनि

त्यसो भए ठिकै छ त त्यसो भए फिक्स गरिदिऊँ हैन त्यो रेस्टुरेन्टमा ल त ल ल ल मैले राखेँ ल अहिले